लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरो र औले ज्वरो जस्ता रोगहरूबाट बाँच्नका लागि वातावरण स्वच्छ अनि सफा हुनु पर्छ हामीले आफ्नो परिवेश सफा राख्नु पर्छ फोहोर मैला वरिपरि राख्नु हुँदैन पानीहरू पनि जम्मा गरेर राख्नु हुँदैन नाला पोखरीहरू सधैँ सफा गर्नु पर्छ जम्मा गरेर राखेका मैला पानीहरूबाट पनि लामखुट्टे धेरै उत्पन्न हुने गर्छ यिनीहरूले मैला पानीमा आफ्नो अन्डा दिने गर्छ यसर्थ हामीले यसको पनि सही तरिकाले पानी स्टोर गर्दा स सफाको ख्याल गर्नु पर्छ पानीलाई राम्रोसँग छोपेर राख्नु पर्छ समय समय मा स्टोर गरेर राखेका पानी चलाएर स्टोर गरेका भाँडा कुँडाहरू स सफा गरेर नयाँ पानी स्टोर गर्दा हुन्छ नाला खोल्साहरूमा मैला कुचेलाहरू फाल्नु हुँदैन हामीले आफ्नो घर वरिपरि सफा राख्यौँ भने लामखुट्टेको नाश भएर जाने छ लामखुट्टेको नाश भए पछि लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरो र औले ज्वरो जस्ता रोगहरूबाट हामी पीडित हुनु पर्दैन